शिक्षाले सांस्कृतिक परम्परामा गहिरो प्रभाव पार्छ शिक्षित व्यक्तिहरूले अन्धविश्वासलाई मान्यता दिँदैन सांस्कृतिक परम्परालाई अनुशासनमा रहेर उत् शृङ्खल नगरी मनाउने गर्छन्